हाम्रो ठाउँमा चाहिँ पइ धेरै वर्षदेखिको चाहिँ सेपरेट स्टेट गोर्खाल्यान्डको लागि चाहिँ आन्दोलन भइरहेको छ र यसले गर्दाखेरि चाहिँ मेरो पर्सनल लाइफमा चाहिँ कसरी इफेक्ट गर्छ भने चाहिँ यो स्ट्राइककोले मलाई मात्रै होइन सबैलाई नै इफेक्ट गर्छ अब एज पर स्टुडेन्टलाई पनि इफेक्ट नै गर्छ किनभने यो आन्दोलनमा धेरैपल्ट चाहिँ स्ट्राइकहरू हुन्छ घरि केको आन्दोलनहरू भइरहेको हुन्छ र स्ट्राइक हुँदाखेरि चाहिँ हाम्रो एजुकेसनलमा पनि इफेक्ट पर्छ एज पर एज हाम्रो जति वर्कर्सहरू हुनुहुन्छ सबैको लागि नै इफेक्ट गर्छ भने हाम्रो डेली लाइफमा नै इफेक्ट गर्छ र यही कारणहरूले चाहिँ मेरो एजुकेसन भइहाल्यो मेरो आफ्नो त्यो डेली रुटिनमा पनि इफेक्ट गरेको जस्तो लाग्छ मलाई चाहिँ